नर्बु तामाङ बोल्नु भएको अन्त के भयो गाडी त आएन त हौ अन्त हामीले त सात बजी बोलाएको थियौँ गाडी आठ बजी सक्यो एक एक घन्टा ढिलो भइसक्यो हामीलाई हतार थियो त हौ अन्त गाडी के भएर चाहिँ यसरी ढिलो भएको तपाईँले गाडी त अन्त समयमै पठाइदिनु पर्थ्यो नि अब हामी होस् गाडी जाँदैनौँ कि तपाईँहरूले गाडी नपठाइदिनु होस् हामी अर्कै गाडी गर्छौँ हो हामी आज ढिलो भएकोले गर्दा तपाईँहरूको गाडी चाहिँ होस् किन अब यति साह्रो ढिलो त हुँदैन नि त हौ ढिलो भइसक्यो तपाईँहरूको गाडी नपठाउनु होस् हामी अर्कै गाडी यहाँबाटै मिलाएर जाँदैछौँ तपाईँहरूको गाडी आउँदा ओर्दा त हामीलाई धेरै ढिलो हुन्छ ल नपठाउनुहोस् तपाईँहरूको गाडीहरू